मेरो भाइ बहिनीहरू छ है मेरो एउटा भाइ छ र एउटा बहिनी छ अनि तीमध्ये चाहिँ म सबसे जेठी छोरी चाहिँ म जेठी दिदी चाहिँ म परेँ होइन अनि हाम्रो दिदी भाइ दाजु बहिनीमा चाहिँ अब धेरै कुरो प्रायः जस्तो चाहिँ हामीले अब सोच विचारहरू चाहिँ अब मिल्ने गर्दछ है अब मैले के सोचिरहेको हुन्छु कोही बेला म भन्नुभन्दा अगाडि पहिल्यैबाट त्यो भाइले मेरो मेरो भाइले मलाई त्यो कुराहरू भन्दछ अनि म अचम्मै लाग्छ क्या अरे हामी दुईजनाको सोच चाहिँ यति साह्रो मिल्दो रहेछ भन्ने मलाई लाग्दछ होइन अनि फेरि है अब मेरो भाइ चाहिँ अलिकति भए पनि क्रोधित खालको मान्छे एकछिनमै रिसाउने एकछिनमै हँसाउने तर उसलाई रिस चाहिँ एकदमै छिटो उठ्छ तर त्यसमा चाहिँ मैले म मैले चाहिँ प्रायः भाइलाई मैले सम्झाउने गर्दछु है रिस भन्ने कुरो रिसले चाहिँ मान्छेलाई भष्म गर्दछ है म त्यसमा चाहिँ अब म कति कुरोहरू सम्झाउँछु म बुझाउँछु होइन मेरो भाइलाई रिस भन्ने कुरो चाहिँ यति डरलाग्दो हो जसमा चाहिँ अब हाम्रो जिन्दगी नै अब अलग बनाएर जान्छ भन्ने म कति त्यसलाई सिकाउने गर्दछु है र अरू कुरा मेरो भाइ मेरो बहिनी छ है बहिनीसँग पनि म अलिअलि कुराहरू सेयर गर्छु है तर त्योभन्दा बेसी चाहिँ म मेरो भाइसँग क्लोजमा छु है भाइले पनि मलाई नै अब जे कुरोको पनि समस्याहरू पर् छ भने के कुरो भने मलाई सोध्छ दिदी यस्तो यस्तो अब के कुरा यस्तो दुःख आयो भने पनि हामीले कसरी गर्नुपर्ने हो अलिकिति मलाई आइडिया दे भनेर भन्दछ अनि फेरि कोही बेला मलाई पनि दुःख पर्दाखेरि है भाइ मलाई यस्तो गरिदे न कस्तो हुन्छ यो भन्दा के हो भन्ने कुरोहरू हुन्छ है र फरक चाहिँ यति छ है त्यसलाई चाहिँ रिस भन्ने कुरा चाहिँ छिटो उठ्छ तर मैले मलाई चाहिँ त्यो रिसको अब रिस चाहिँ मलाई अलिक ढिलो नै उठ्छ र म म मैले चाहिँ अलिकति यति भए पनि उमेरले अब अलिकिति खाएर पनि होला है मैले चाहिँ रिसलाई चाहिँ अब मैले अलिकिति समालेर चाहिँ मैले उसलाई पनि सम्झाउने बुझाउने चाहिँ मेरोमा क्षमता छ भन्ने मलाई लाग्छ